हजुर म स्कुलको भेलाहरूमा सहभागी हुनु सकेको छु हुन्छु होइन हुँदै थिएँ र मलाई लाग्छ कि मेरो स्कुलका नानीहरूले धेरै राम्रो डान्सहरू गरेर ऱ्याम्सहरू गरेर नर्सरीको नानीहरूलाई म धेरैवटा कुराहरू सिकाउने गर्थेँ पढाउने गर्थेँ उनीहरूलाई राम्रोसँग बुझाउने गर्थेँ उनीहरूलाई मिठाई दिएर फकाउने गर्थेँ रुँदा उनीहरूलाई बोकेर भुल्याउने गर्थेँ र मलाई धेरै राम्रो लाग्छ मेरो अनुभव छ स्कुलमा नर्सरीको नानीहरूसँग धेरै लगाम लागेको छ मेरो र यसकारण मलाई स्कुलमा नानीहरूसँग बस्न धेरै मन पर्छ अनि मलाई नानीहरू धेरै मन पर्छ साना साना नानीहरूसँग म छिटो झेलमेल हुने गर्छु र मलाई धेरै अनुभवहरू पनि छ नानीहरूलाई कसरी पढाउँछ उनीहरूलाई कसरी भुल्याउने अनि उनीहरूलाई कसरी फकाउने उनीहरू आफ्नो आमा बाबाको काखबाट छुट्याएर साना साना नानीहरूलाई स्कुलको नर्सरी क्लास अनि प्ले क्लासमा ल्याएर आमा बाबाले छोडेर जाने गर्छन् तब त्यति बेला म नानीहरूलाई धेरै माया गरेर बोकेर उनीहरूलाई मिठाई खुवाएर भुल्याउने गर्छु मलाई धेरै अनुभवहरू बटुलेको छु मैले यस स्कुलको भेलामा सहभागी हुँदा